कलेज पढ्ने मेरो दिदी हुनुहुन्छ उ दिदीले चाहिँ यही बर्ष मैले मैले एचएस अब दिनु आँटेको छु मैले प्रमोसन दिँदै गरेको टाइममा नै दिदीले चाहिँ कलेज सक्नुभएको छ अनि कलेज पढिसक्दाखेरि चाहिँ नराम्रो कुरा केही छैन त्यसबाट एडभान्टेजेस मात्रै छ किनभने एजुकेसनले चाहिँ हामीलाई एडभान्टेजेस मात्रै बेसी दिन्छ कि हामी कुनै अरू ठाउँतिर गएछ भने पनि हामीलाई फस्ट चाहिने भनेको बाहिरतिर जस्तै बाहिर बाहिरको कन्ट्रीतिर जाँदाखेरि चाहिँ हामीले इङ्लिसमा बोल्नु पर्ने हुन्छ अनि कलेजहरूतिर स्कुलहरूतिर बेसी पढेकोले गर्दाखेरि चाहिँ हामी इङ्सिल इनफ्लुएन्सी राम्रो हुन्छ त्यही भएर बाहिरतिर जाँदाखेरि एजुकेटेड मान्छेहरूलाई चाहिँ धेरै सम्मान पाउँछ अनि गाउँ घरमा पनि एजुकेटेड मान्छेहरूले चाहिँ धेरै सम्मान पाउने गर्छ उनीहरू चाहिँ ठुल्ठुलो फिल्डहरूतिर पनि पुगिसकेको हुन्छ त्यही भएर चाहिँ एजुकेसन चै राम्रो हो झन् कलेजको डिग्री हासिल गर्नु भनेको सानो कुरा होइन